ए हजुर हजुर दिदी हजुर हजुर ए मेरो दोकानमा त एकदम सबैथरी प्रकारको फ्रुट्सहरू छ एप्पल भयो बनाना मौसमी है ग्रिन एप्पल यो के भन्छ ड्रेगन फ्रुट्स तपाईँलाई के चाहिएको थियो होला है नि हजुर ए ग्रेप्स पनि छ हजुर ग्रेप्सहरू पनि छ हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर सबै प्रकारको फ्रुट्स हजुर फ्रेस छ एकदमै फ्रेसै छ मेरोमा त एकदमै फ्रेसै आउँछ नि सबै प्रायः नै डेली आउँछ फ्रुट्स कि त्यसले गर्दा फ्रेसै हुन्छ हजुर हजुर पाउनु सक्नुहुन्छ हजुर ग्रिन एप्पल पनि छ अहिले नयाँ नयाँ फ्रुट्सहरू थुप्रो यो के हरे आरुबगडा है त्यस्तोहरू पनि छन् आरुचा है ठुलो खालको पिचहरू हजुर नस्पती है नस्पती भयो है यो ब्ल्याक कालो अङ्गुर है हजुर हजुर ग्रिन ग्रिन ग्रेप्स हजुर त्यस्तोहरू पनि पाउनुहुन्छ

हजुर हजुर

ए हजुर हुन्छ हुन्छ ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर एप्पलको पनि हजुर हजुर हजुर हजुर सबै नै छ हजुर अरू हजुर हजुर अरूभन्दा यो एप्पलमा चाहिँ तपाईँको थुप्रो भेराइटिज छ हो एउटा चाहिँ उता अब युएसएको भयो है अनि यता के हरे कश्मिरी एप्पल है एकदम क्वालिटी धे धेरै प्रकारकै छ अब तपाईँलाई कस्तो मन पर्छ है हेरेर सानो खालको भन्नुभयो भने त्यो सानो खालको पनि पाउनु हुन्छ त्यस्तो प्रकारको फ्रेसै छ हजुर सबै ए हजुर अँ त्यो ए उखु पनि पाइन्छ हजुर मैले लक्ष्मीपूजाको लागि मगाई नै राखेको छु कि त्यो त्यो पनि आइहाल्छ हजुर सबै नै हुन् सबै नै छ मेरोमा हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ गुरुआमा अर्डर दियो भने चाहिँ म मगाइदिन्छु नि है हुन्छ गुरुआमा हजुर हजुर हजुर ए हुन्छ गुरुआमा हुन्छ दिदी यो सबै म तपाईँले भनेको सामानहरू सबै मगाइदिन्छु कि अन्त मलाई भोलि एकपल्ट चाहिँ कल गर्नुहोस् न ल

ए हवस् हुन्छ हुन्छ

ए हवस् हुन्छ हुन्छ हुन्छ भनिदिनुहोस् न अरूहरूलाई पनि म म खोजिदिन्छु ए हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हुन्छ हुन्छ